अहिलेको समयमा चाहिँ मान्छेहरूले प्राय ले इङलिसबाट मात्रै त्यो फेसबुक चलाउँछ तर म चाहिँ त्यसो गर्दिनँ किन भन्दाखेरि हामी एउटा नेपाली भएकले गर्दाखेरि चाहिँ मैले जति बेला फेसबुकहरू चलाएँ खालि नेपालीबाट मात्रै चलाउँदैछु यो चलाउने काम चाहिँ म त आजीवन नै उता नेपालीबाट नै फेसबुक चलाउ चलाउँछु